म चाहिँ अलिपुरद्वारको कालचिनी ठाउँको हो कालचिनी अड डिभिजनको बुकिनबारी भनिन्छ कालचिनी अड डिभिजनलाई अन्त म चाहिँ आइतबार कि त शनिबार हप्तैहप्ता म साथीहरूसँग पैदल यात्रा जान्छु पैदल यात्रा यता आफ्नै यहाँ छेउछाउको यो जुन चाहिँ यो छ खोलाहरू बगानहरू त्यतातिर गइरहन्छु अन्त हामी साथी साथी मिलेर चाहिँ के गर्छौँ भने हामी साथी साथी मिलेर अन् द सबै सबैको अब गोजीबाट दस बिस रुपियाँ यस्तो मिलाएर बिस चाहिँ कसैबाट बिस छ बिस दिन्छ कसैबाट दस छ दस पाँच छ पाँच साथीहरूबाट अब कसैकोबाट एक रुपियाँ छैन भने चल्छ साथी साथीमा अन्त त्यस्तो पैसाहरू मिलाएर हामीले किन्छौँ मुरैहरू र मिक्चर अचारहरू अन्त जुन चाहिँ वाइवाईहरू दालमुडहरू त्यो सबै किनेर चाहिँ हामीले अन्त लिएर जान्छौँ खोलातिर अन्त खोलामा चाहिँ अन्त फर्स्ट त हामी गु जानेबित्तिकै हामी अब आफ्नो कपडासपडा उतारेर भेस्टसेस्टहरू उतार्छौँ अन्त हाफ्पेन्टतिरै हामी पानीमा सामानहरू चप्पलहरू जुन चाहिँ मुरैहरू त्यो सबैहरू अलग साइड राखेर अन्त सेफ जग्गा राखेर अब फेरि कति साथीहरू उपद्रो पनि गरिन्छ त्यो सेफ जग्गा राखेर त्यसपिछे हामी पौडी खेल्छौँ पौडी खेल्ने खेल्यो खेल्यो त्यसपछि पौडी खेलिसकेर हामी चाहिँ मुरैहरू खान्छौँ अन्त कोही कोही बेला चाहिँ मुरैहरू खाइसकेको गर्यो अन्त हलुका साथी साथी इन्जोय गर्यो त्यसपिछे अन्त यसो फारसतिर मयुरहरू हेर्नु जान्छौँ हामी मयुरहरू अन्त जुन चाहिँ मयुरको प्वाँखहरू खोज्नु जान्छौँ त्यो मयुरको प्वाँखहरू हेर्दाहेर्दै दामी हामीले चाहिँ किताबहरूतिर चेप्छ त्यो मयुरको प्वाँखहरू अन्त त्यो मयुरहरूको प्वाँखहरू गरी चाहिँ हामी एउटा दुईवटा मयुरहरू प्वाँखहरू पाउँथ्यो अन्त लिएर आउँथ्यो लिएर आएर चाहिँ घरमा हामीले सजाएर राख्थेँ किताबतिर त्यो विषयमा कोही कोही बेला चाहिँ अब छेउछाउको ठाउँ यो बगानतिर अब खोला खोलामा अलिक पानी बढेको बेलामा चाहिँ हामी यसै बगानतिर गएर मुरैहरू खान्छौँ आइतबारतिर त्यही हो अन्त म आइतबारतिर चाहिँ यसै मुरैहरू बगानतिर अन्त पछि बगानमा पनि छेउ साइडतिर यस्तो दामी दामी भ्युहरू हुन्छ हामी बेलुका यसो साइकल कुदाउँदै जान्छु साइकल कुदाउँदै कोही बेला हिँड्दै हिँड्दै हामी जान्छौँ बेलुका बेलुका मयुरहरू कराएको सुन्न त्यो जङ्गल हाम्रो बगानमा जे वनकुखुराहरू भन्ने पाइन्छ तिनीहरू हेर्नु हामी चाहिँ हिँड्दै हिँड्दै साथी साथीहरू रमाइलो गर्दै जान्छौँ घुम्न यसो बेलुका हावाहरू खान अन्त कोही कोही बेला बिहानै जान्छौँ अनि बिहानै हलुका बिहानबिहानै हिँड्दा हिँड्दै यसो पैदल यात्राहरू गर्नु स्वास आफ्नो स्वास्थ्यको लागि पनि राम्रो हो त्यही लागि छेउछाउको ठाउँहरू जान्छौँ जस्तो कि यो खोलातिर खोलामा अब बिहान बिहानै खोलाको साइडमा बाटो छ एउटा ढिप त्यो ढिप ढिप हिँड्दै हिँड्दै हिँड्दै हिँड्दै खोलालाई हेर्दै हेर्दै हेर्दै हेर्दै पुलसम्म पुग्थ्यौँ अन्त पुलदेखिको फेरि रिटर्न आउँथ्यौँ हिँड्दै हिँड्दै हिँड्दै साथीहरूसँग बात गर्दै गर्दै बात गर्दै त्यही साथीहरूसँग बात गरेर आएको चाहिँ चालै पाउँदैन जति जतिसुकै टाढो होस् साथीहरूसँग बात गरेर आयो भने जत्ति पनि टाढो ठो पनि छेउमै राख्छ त्यो बातको धुनमा हुनु त्यो बात गर्दै गर्दै आइपुग्छौँ एकैछिनमा घरतिर